मैले यो लाइफ मोडल वा स्टिल लाइफ सेटअप त्यस्तो चित्रहरू अहिलेसम्म बनाएको छुइनँ है तर पनि मैले थुप्रैले बनाको देखेको छु र मलाई चाहिँ त्यसमा अलिक साह्रो के लाग्यो भन्दाखेरि चाहिँ एउटा मान्छे अगाडि राखेर त्यो एकुरेट बनाउनु चाहिँ साह्रो लाग्यो किनकि कसै बेला एकदम चित्रकारले एकदम ध्यान फोकस गरेर कन्सन्ट्रेट गरेर चित्र कोरिराखेका हुन्छन् कसै बेला त्यो मान्छे चलिदिन्छन् कसै बेला के गरिदिन्छन् त्यही भएर चित्रकारलाई साह्रो पर्छ उसको कन्सनट्रेटहरू भङ्ग हुन्छ है र मलाई एकदमै साह्रो लाग्ने चिज भनेको चाहिँ यही लाग्यो मलाई चाहिँ एकदम मान्छे जस्तो छ त्यस्तै बनाउ बनाउनु चाहिँ एकदमै साह्रो साह्रो हुँदो रहेछ जस्तो लाग्यो मलाई चाहिँ